मैले आफ्नो चित्रकलाको लाइफमा पुरै हार्डसिप्सहरू फेस गरेको छु मेरो हार्डसिप्समा टाइम नपाएर नगरेको पनि छ अन्त मैले मेटेरियलहरू नपाएर पनि नगरेको जब म चित्रहरू कहिले पनि बनाएँ भनेँ त्यसलाई मलाई अरूलाई देखाउनु हिचकिचाहट हुन्छ किनभने म आफूलाई राम्रो चित्रकार सोच्दिनँ जब चाहिँ म आफ्नो चित्रकार देखाउँछु त्यति बेला चाहिँ म आफ्नो चित्रकारलाई पुरै रिफाइन गरेर खालि देखाउँछु कहिले कहिले समय नभएर कहिले कहिले पैसा नभएर कहिले कहिले बनाउने मटेरियल नै नभएर म चित्र बनाउँदिनँ म आफ्नो चित्रहरू सबसे भन्दा राम्रो चित्रहरू एक्जिबिसनहरूमा देखाउँ भन्दा पनि दाजिलिङ नभए यो डिस्ट्रिकभरि कता नै यस्तो एक्जिबिसन हुँदैन मलाई म जे जस्तो फिल गर्छु म जे जस्तो फिल गर्छु त्यो आर्टिस्टहरू जो चाहिँ त्यो सोसाइटीमा जन्मेको थियो जसले चाहिँ आर्टिस्टहरूलाई पुरै रिगार्ड गर्थ्यो पिकासो पनि आफ्नो सोसाइटीको ठुलो मान्छे थियो उसलाई पगला माने पनि उसलाई आर्टिस्टको रि रिकर्डमा ठुलो मानिन्थ्यो जस्तो पनि नराम्रो मान्छे भए पनि उसलाई आर्टिस्टको दुनियाँमा राम्रो भनिन्थ्यो किनभने रेभ्युलुसनको टाइममा जन्मेको त्यस तिनीलाई माफ